हेलो दा आज आज मेरो कन्सर्ट थियो अनि मैले एउटा क्याब बुक गरेको थिएँ अनि जसद्वारा चाहिँ त्यो क्याबमा म जब म बसेँ त्यो क्याबको सिटहरू पनि फाटिसकेको थियो अनि आधा जाँदा जाँदै अब बाटोमा जङ्गलहरूतिर त्यो गाडीको टायरहरू पङ्चर भयो अनि मेरो कन् मेरो मेरो टाइम धेरै बितिसकेको थियो किनभने मलाई यति टाइममा बोलाएको थियो त्यो टाइमसम्म त म त त्यो क्याबमै क्याबमै जाँदै नै थिएँ अनि बाटोमा हर्न पनि त्यस्तो राम्रो थिएन अनि मलाई मलाई त्यत्रो ढिलो भयो अब मैले त्यत्रो खर्च गरेर मैले क्याब मगाएँ तर पनि अब त्यस्तो नराम्रो क्याब चाहिँ म क्याब चाहिँ आयो मलाई पिक अप गर्नुको लागि मलाई त्यो नराम्रो त केही प्रबलम छैन तर पनि मेरो अब त्यो त्यस्तो इम्पोर्टेन्ट टाइम चाहिँ मलाई त्यत्रो बोलाएको थियो एउटा एसोसिएसनबाट कन्सर्टको लागि त्यो कन्सर्टमा चाहिँ मेरो टाइम चाहिँ अब वेस्ट भयो अब म चाहिँ के भन्नु अब त्यहाँनिर चाहिँ भनेर चाहिँ अब मलाई बिस्वाद पनि लाग्दैछ त्यही भएर मैले त तपाईँ यो ट्राभलिङ उयसमा चाहिँ मैले कम्प्लेन गरेको किनभने अब त्यस्तो नै प्रबलम भयो अब तपाईँले क्याब अब त्यस्तै नै मगाइदियो कस्तो उयो लाग्यो होइन ब्याड भयो मलाई त अनि अब तपाईँले बुझ्नु पर्ने हो अब के चाहिँ गर्नु पर्ने मैले अब कन्सर्टमा गए भने पनि अब कस्तो उयो हुन्छ होइन टा यत्रो टाइमा बोलाएको होइन अब त्यत्रो ढिलो हुँदा अब आज गेस्टै बोलाएको थियो मलाई

अब तपाईँले बुझिदिनु पर्छ दा